हाम्रो विद्यालयको पाठ्यक्रममा हाम्रो धर्मबारे धर्मबारे हुन्छ पढाइन्छ है धर्मबारे भन्दा चाहिँ धर्मसँग जोडिएको हाम्रो संस्कृतिहरू बारे चाहिँ धेरथेर पढाइने गरिन्छ जुन संस्कृतिहरू चाहिँ हामेर हाम्रो धर्मसँगै संलग्न हुन्छ है हाम्रो धर्मले हिन्दू धर्म भनौँ है म हिन्दू धर्म हो यसै कारणले हिन्दु धर्मले मनाउनु पर्ने त्यो संस्कृतिहरू संस्कारहरू है चाडबाडहरू त्यसैलाई नै त भनिन्छ हाम्रो धर्म होइन त्यही संस्कृति संस्कारसँग जोडिएकोलाई नै हाम्रो घर्म भनौँ त्यस्तै प्रकारको हाम्रो यो कतिवटा चाडबाडहरू हुन्छ हाम्रो धर्मले मनाइने है कति धेरैवटा चाडबाडहरूको बारेमा हाम्रो पाठ्य पुस्तकमा हामी पढ्न पाउँछौँ र हाम्रो यो हिन्दूको कति वर्षमा कतिवटा चाड हुन्छ र कस्तो प्रकारले मनाइन्छ त्यो चाडहरू मनाइनुको मुख्य उदेश्यहरू बारेमा हामीलाई पढाइन्छ है किताबमा हामीले पढ्न पाउँछौँ यसले जीवन र समाज बारे मानिसको जीवन र समाज बारे धेरै नै धेरै कुराहरूको ज्ञान दिलाएको हुन्छ है दिलाएको हुन्छ र र कतिवटा कुराहरू हामीले नजानेको कुराहरू हुन्छ हामीले हाम्रो धर्म बारे कतिवटा हामी अनभिज्ञ हुन्छौँ अनभिज्ञ भएको कुराहरू पनि हामीले यस पाठ्य पुस्तकबाट हामीले जान्ने गर्छौँ है धेरैवटा कुराहरू त हामीलाई साधारण कुराहरू त सबैजनालाई याद हुन्छ तर कतिवटा है कतिवटा त्यो रीतिरिवाजहरू भनौँ धर्मले हाम्रो धर्मले मनाउनु पर्ने त्यो रीतिरिवाजहरू हुन्छ त्यो बारे हामीलाई त्यति ज्ञान नभएको कुराहरू पनि हामीले कतिपय पाठ्य पुस्तकबाट पाउछौँ यसरी नै हामीलाई हाम्रो यो जीवन है जीवन र समाज बारे क समाज बारे चाहिँ धेरैवटा पाठ्य पुस्तकबाट हामीले जान्न सक् सक्छौँ है जान्न सक्छौँ र धेरै ठुलो हामीलाई सहयोग पुऱ्याउँछ यो धर्म र धर्म र हाम्रो धर्म बारे धर्म र संस्कृतिले हामीलाई हाम्रो त्यो हाम्रो दृष्टिकोणलाई दृष्टिकोणलाई अझै ठुलो आकार दिनमा सहयोग पुऱ्याएको हामी अनुभव गर्छौँ